नमस्कार तपाईँ कालिम्पोङ एनजिओबाट है ए त्यही त म यता सिलगडीबाट बोलेको कि तपाईँहरूको त्यहाँनिर एनजिओ कति कति छ कस्तो कस्तो छ के के काम गर्छ भनेर नि यसो बुझ्नुको लागि नी जानकारीको लागि

हजुर हजुर

ए हजुर अच्छा त्यही त मैले पनि सुनेको थिएँ होइन त्यही भएर चाहिँ मैले सिलगडीबाट कल गर्नुको कारण चाहिँ मेरो पनि यहाँनिर एकजना नानी यहाँ गाउँको नानी बिमार छ त्यसले गर्दाखेरि तपाईँहरूकोबाट केही हेल्पहरू मिल्छ कि भन्ने आसले चाहिँ उहाँको चाहिँ यो क्यानसरको रोग छ त्यसले गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ बाहिर लानुपर्ने स्थिति भएकोले गर्दाखेरि चाहिँ उहाँको घरको स्थिति अलिक राम्रो छैन भनौँ एकदमै मिडलक्लासको फेमिलीको हो उनीहरू चाहिँ त्यसल गर्दाखेरि उनाहरूकोमा त्यत्रो बजेट छैन त्यसले गर्दाखेरि हामी यताउता गरेर खोजेर के हुन्छ मैले पनि हाम्रो पनि यता गर्दैछुम् तपाईँहरूको पनि त्यहाँ कालिम्पोङमा सुनेर चाहिँ मैले तपाईँलाई चाहिँ कल गरेको नि त्यही त म तपाईँको बाट पनि केही सहयोग पाउँछु कि भनेर नै कल गरेको सर हजुर हजुर हजुर हजुर ए अच्छा अच्छा ए भनेपछि मैले नानीको फोटो डकुमेन्ट्सहरू है त्यो बिमारको कागजहरू पठाउनु पर्ने भयो नि अच्छा म हुन्छ त्यसो भए म अहिले बेलुकाखेरि नै त्यो नानी उहाँ नानीको घरमा गएर है बाउआमासँग बात गरेर उहाँको फोटो नानीको फोटो त्यही हस्पिटलको कागजहरू म तपाईँलाई यो वाट्सएपको माध्यमबाट म तपाईँलाई पठाइदिन्छु नि ल हुन्छ थ्याङ्कयू